भारतको अधिकारी भाषाहरू हिन्दी बङ्ला मराठी आसामी आदि साथै नेपाली पनि हो हामीहरू यसरी नै बिना भाषा बोले भिन्दै भाषा बोले तापनि हामीहरू आसपासमा मिलजुल भएर बसेका छौँ